गाउँ घरमा चाहिँ आबो एउटा बिजनेस अब जस्तो मैले बिजनेस खोले हरे अब एउटा दोकान खोले हरे होइन दोकानमा अब गाउँ घरमा यस्तो आरिस खालके मान्छेहरू पनि हुन्छ जस माथि अब यसको दोकान नै नचलोस् यो मान्छे उँभै नलागोस् भन्ने हुन्छ हो त्यहाँदेखि उँभो नलागोस् म मात्रै राम्रो होस् मै मात्रै गाउँको धनी होस् भन्ने चाहिँ हुन्छ कतिजना अब अब यसको दोकानमा जानुहुँदैन भन्ने भन्छ कतिले अब के के भन्छ भन्छ होइन बिचमा बिचमा त्यो गर्छ अन्त मैले दोकान खोले भने पनि बाँकीहरू बेसी चल्छ त्यो बाँकीहरू पनि अब दिनु मान्दैन एक महिना दुई महिनासम्म राख्छ कति कति हुन्छ हजारहरू त्यहाँदेखि लस हुन्छ त्यहाँदेखि मान्छेहरू आरिस भएर के केहरू ऊले पनि एक अर्का अब मैले दोकान खोले भने मेरो छेउकोले पनि दोकान खोल्छ आरिस भएर एउटै हाम्रो हिल्समा चाहिँ के छ भने एउटाले खोल्यो भने एउटाको प्रफिट बेसी भयो भने त्यो अर्कोले पनि त्यही ए यसमा बेसी चल्दैछ भनेर त्यही पनि उसले पनि त्यही खोल्नु थाल्छ अन्त त्यहाँदखि एउटाको बिजनेस लस हुन्छ अर्काको अर्कोको ल प्रफिट हुन्छ हो त्यस्तो हुन्छ हो हिल्समा चाहिँ अब बिजनेस भन्दा बेसी चाहिँ कसमा चल्छ भने के भन्छ त्यो रेस्टुरेन्टहरूमा त्यस्तो सानो सानो फास्ट फुडहरूमा होइन किनकि त्यहाँदेखि एउटा भयो त्यहाँदेखि अर्को भयो नर्सरी हिल्समा सबभन्दा बेसी चाहिँ नर्सरीमा चल्छ किनकि हिल्स भनेको एउटा अब प्लेन्स भन्दा अब धेरै राम्रो होइन अन्त त्यहाँ मान्छेहरू प्लेन्सको मान्छेहरू चाहिँ हिल्समा घुम्नु आउँछ त्यहाँदेखि घुम्नु आउँदाखेरि हिल्स प्लेन्सको मान्छेहरू होटेलमा बस्नु नमान्दा हिल्सको मान्छेहरूले होमस्टे पनि एउटा बिजनेसै गर्छ होमस्टे खोल्छ त्यो होमस्टेमा एउटा ब्यामबोको बनाउँछ र त्यसको ब्यामबोको ओरिपोरी फुलहरू राखेर एट्रेक्टिभ बनाउँछ टुरिज्म टुरिस्टहरूलाई होइन अन्त त्यो त्यही बिजनेसहरू गर्छ एउटाले बिजनेसमा होमस्टे खोल्यो भने अर्कोले पनि खोल्छ अर्कोले पनि खोल्छ आरिस हुन्छ हो आरिस हुन्छ नराम्रो हुन्छ दुस्मन हुन्छ आफ्नै आफ्नो मान्छेहरू पनि आफ्नै ब्लडको रिलेसनसिपको मान्छेहरू पनि एउटाले खोल्यो भने अर्कोले पनि खोल्छ आरिस भएर अब नराम्रो भएर बोल्नुहरू मान्दैन त्यहाँदेखि त्यतिकै अब रिलेसन पनि खत्तम हुन्छ यस्तो हुन्छ बिजनेसमा चाहिँ